मलाई याद भएको दिनहरू चाहिँ पाँच जुन पर्यावरण पर्यावरण दिवस जुन दिन चाहिँ हामीले रूख पातहरू रोप्छौँ अनि त्यो दिन चाहिँ हामीले हाम्रो पर्यावरणहरूलाई सुरक्षित गराउँछौँ अनि हामीले केही बिरुवाहरू रोप्छौँ अनि अर्को अर्को दिन चाहि गुरु दिवस पाँच सेप्टेम्बर अनि जसमा चाहिँ हामीले आफ्नो गुरुहरू हाम्रो शिक्षक गुरुहरूलाई हामीले सम्मान दिएर केही प्रोग्रामहरू गर्छौँ अनि र अर्को चाहिँ मेरो मेरो आफ्नै बर्थडे अन्त जन्मदिन जुन चाहिँ जुन चाहिँ सत्र सत्र नोभेम्बर दुई हजार तिन जुन दिन म जन्मेको थिएँ अनि अर्को चाहिँ मेरो प्रिय मित्रको साथ जन्मजिन तेइस जुन दुई हजार तिन उ चाहिँ मेरो एकदम खास हो अनि अर्को चाहिँ स्वतन्त्र दिवस जुन दिन हामीले स्वतन्त्र भएको यादगार हो सबैलाई थाहा छ पन्ध्र अगस्त